भान्साघरमा चाहिँ मुसा साङलेहरूलेहरूसँग बाच्नुको लागि चाहिँ म फिनेलहरू युज गर्छु र त्यो मुसा मार्ने दबाईहरू लक्ष्मण रेखाहरू लगाउँछु अन्त मैले सबै खानेकुरोहरू सब्जीहरू चाहिँ मजाले छोप्छु कभर गरेर राख्छु र सार सफाइहरू पनि मजाले गर्छु अन्त बिरालो पनि राखेको छु मुसालाई खेदाउनुको लागि या मार्नुको लागि अन्त मुसालाई चाहिँ के भन्छ साङ्लेहरूबाट बाच्नको लागि चाहिँ म मेन चाहिँ पुरा सफा राख्छु सफाहरू गर्छु त्यो लक्ष्मण रेखाहरू लगाइदिन्छु त्यहाँबाट त्यहाँदेखिको जति पनि अब खाने कुरो सब्जीहरू भयो त्यो हामीले जति नि युज गर्ने चिजहरूलाई चाहिँ मजाले नै कभर गरेर राख्छु अन्त त्यहाँदेखि चाहिँ त्यही होस् उयो बिरालोलाई बिरालो चाहिँ हमेसा म किचनमै छोडिदिन्छु किनकी त्यसले पनि अलिकति त्यो मुसाहरूलाई खेदाउने कामहरू गर्छ भनेर शौचालयमा चाहिँ त्यहाँ चाहिँ म पुरा त्यही फिनेलहरू लगाइदिन्छु कोही बेला मट्टीतेलहरू लगाइदिन्छु सफै राख्छु त्यहाँ त्यहाँ पनि सफहरू नै राख्छु अन्त त्यही बि मुसा मार्ने दबाईहरू चाहिँ त्यहाँनिर उयो गरेर राखिदिन्छु